हेलो ए मारिया के गर्दैछौ ए ठिकै छौ अँ अनि एक्जाम सकिएदेखि त भेट पनि भएको छैन है पर्सेन्टेज कति आएछ हौ तिम्रो कति भन्नुभयो ए अँ त्यस्तै त्यस्तै आयो है सबैको राम्रै आएछ कुन चाहिँ स्कुल जइन गर्छौ इलेभेन टुवेल्भ ए फिलोमिना गर्ने अँ म पनि त्यही गरौँ भनेर सोच्दैछु कुन चाहिँ स्ट्रिम लिन्छौ

ए कमर्स लिने राम्रै हो म पनि त्यही लिउँ भनेर सोच्दैछु हौ राम्रै आयो होला हौ सबैको त्यस्तै सुनेको थिएँ सबै साथीहरू त्यहीँ जइन गर्छ होला है अनि ओके हामी दुईजना गरौँ न ल कहाँ होस्टेल जइन गर्छौ अँ होस्टेलै बस्नु होस्टेलै जइन गर्नुपर्छ होला है रुममा त अब प्रब्लेमै हुन्छ ए कहाँ घरमै छ अहिले अँ ए अँ रुम पनि पाउनु त्यही त अलिक स्कुलको छेउतिर त अलिक प्रब्लेमै पर्छ पाउँदैन पानीहरूको उयो नि हुन्छ

अन्त अरू साथीहरूसँग बात मार्दैछौ ए ए अँ मसँग त को म त कोहीसँग पनि बात मारेको छुइनँ हौ मैले सिम चेन्ज गरेको थिएँ कि अन्त कोहीसँग पनि बात भएको छैन तिम्रो चाहिँ मैले साथीलाई मागेको थिएँ नि त अनि चाहिँ बात भयो तिमीसँग चाहिँ हो अरूसँग चाहिँ भएको छैन

अनि हेलो अँ सोमबारतिर ल त्यसो भए अँ गर्नुपर्छ नि त ल अँ नि ढिलो गर्नुहुँदैन ल त्यसो भए सोमवार आउने ल म पनि सोमवारै आउँछु नि ल अँ हो नि पछि पछि त पाउँदैन नि फर्महरू ढिलो गर्यो भने पाउँदैन नि थुप्रो हुन्छ है एडमिसन गर्ने ल मनडे आउँ न ल त्यसो भए

अन्त ए अँ ल ल ल ल बाई बाई अँ ल ल बाई बाई टेक केयर ल ओके